ह हेलो हजुर हजुर छ छ के के चाहिएको छ तपाईँलाई ए एप्पल एप्पल त अब क्वालिटी हेरिहेरि छ तपाईँले अब बेस्ट क्वालिटीको एक सौ बिस रुपियाँ केजी गरेर पाउनु हुन्छ मेवाहरू केजीको हिसाबमा छ केराहरू अब त्यो मधेसको अलिक महँगो छ तपाईँलाई एक सौ बिस रुपियाँ दर्जन

मिलिहाल्छ अलिक बेसी लानुभयो भने तपाईँलाई अब डिस्काउन्टहरू पनि मिलिहाल्छ कहिले चाहिएको तपाईँलाई हजुर हजुर हुन्छ हुन्छ अब त्यो त तपाईँहरूले तपाईँले छानेर लानु पाउनु हुन्छ नि हजुर हजुर होइन त्यस्तो होइन एकदम सामान एकदमै राम्रो छ कति लोकल छैन हाम्रो एकदम मधेसको हो एकदम क्वालिटीकै आएको छ

झोला ल्याउनु भने त्यो तपाईँको सुविधा हो सुविधाको लागि झोला ल्याउनु भने त राम्रो दिनु त हामी पनि दिइहाल्छौँ अर्को खाल् अर्को खालको अहिले त्यो पेपर ब्याग भन्छ कि अन्त त्यो पाउनु हुन्छ तर अब त्यो चाहिँ अब कच्चा हो डेलिकेट तपाईँले आफै झोला चाहिँ बोकेर ल्याउनु भने तपाईँलाई सुविधा हुन्छ नि ल हजुर हुन्छ हुन्छ हुन्छ आउनुहोस् न हजुर हजुर हजुर अहिले त सिजन छैन अङ्गुरको अलिक पछाडि हुन्छ तपाईँ कहाँदेखि देखि ए त तपाईँ त अब आफ्नो गाडी हो भने त अब आधा घन्टाभित्र आइपुगिहाल्नु हुन्छ हजुर हजुर मै मै हुन्छु म आफै हुन्छु आउनुहोस् न ल हजुर हजुर

भइहाल्छ नि आउनुहोस् न तपाईँ हुन्छ